मैले खिचेको फोटोहरूमध्ये चाहिँ मलाई पुराणमा गएको थिएँ पुराणमा खिचेको फोटो एकदमै उयो लागेको छ मलाई मेरो मनमा लागेको छ र अब त्यो चाहिँ अब कस्तो छ भने पुराणमा जाँदा गुरुजीले भन्नुभएको कथाहरू ईश्वरको लीलाहरू सुनाउनुभयो एकदमै मेरो म तृप्त भएको छु यसमा र अन्त स सबै अब भगवानका वाणीहरू सबै सुन्न पाइयो हाम्रो जीव जीवन हामी कसरी जिउनुपर्ने हाम्रो यो मोक्ष कसरी हुन्छ यो सबै कुरोहरू मैले खि यो भिडियो गरेर खिचेर ल्याएको थिएँ त्यो उस अहिलेसम्ममा मैले खिचेको तस्बिरहरूमध्येमा चाहिँ सबैभन्दा मेरो मनले छोएको तस्बिर चाहिँ यही पुराणको छ